हेलो हेलो हेलो तपाईँ उयो योगाको टिचर बोल्नुहुँदैछ योगा सिकाउनुहुन्छ तपाईँ योगामा के के उयोहरू राख्नुभएको छ सिकाउनुको लागि कोर्सेसहरू

फिट्नेसको लागि त्यसमा अब जस्तो बिमारीहरू हुन्छ प्रेसरहरू हुन्छ डाइबिटिसहरू हुन्छ त्यस्तोहरूको लागि पनि छ ए सबैको लागि छ ए अन्त टाइम चाहिँ के होला योगाको योगा गर्नु आउने टाइम ए बाह्र घन्टा दिनभरि हुन्छ है डेमा पनि पुरै हुन्छ अन्त त्यसको फिसहरू कति होला कति फिस हुनु

एडमिसन फिसहरू कति लाग्छ अनि एडमिसन फिसहरू एडमिसन फिसहरू कति लाग्छ

कस्तो भनेपछि आउनुहुन्छ एक घन्टा ए हुन्छ हुन्छ म कल हुन्छ हवस् हुन्छ हुन्छ